हेलो हजुर भन्नुहोस् दार्जिलिङ टुर्स एन्ड ट्राभल्स हजुर हजुर हजुर अहिले दसजना भन्नुभयो है कहिलेको कहिलेको लागि होला मनडेको भनेपछि यो तपाईँको तिन चार पाँच छ छ तारिक है छ सात तारिक हजुर त्यसो भए नि सात तारिकको तपाईँहरू दसजनामा नानीहरू कोही छ कि सबै ठुल्ठुलो एडल्टहरू नै हो दुईजना चाहिँ नानीहरू है नानीहरू कति वर्षको होला ए होइन त्यसो भए पर्दैन दुईजनाकै उयो त फेयर त्यसो भए आठजनाको हेर्नुपऱ्यो अहिले चाहिँ यहाँ सिलगढी जङ्गसनबाट छ तपाईँको दार्जिलिङ टोय ट्रेन चाहिँ स्टार्ट हुने त्यहाँबाट अहिलेको दार्जिलिङसम्मको राइडको अहिले साढे तिन सौ गरेर छ अलिक कम्ती नै छ अफरमै छ अहिले हो सिजन भएकोले गर्दाखेरि साढे तिन सौ गरेर छ एकजनाको त तपाईँको आठजनाको अब साढे तिन सौ गरेर पर्छ पर हेड अनि ट्रेन चाहिँ छ तपाईँको बिहान साढे नौ बजीको साढे नौमा त्यहाँबाट छुट्छ अन्त त्यहाँ जङ्गसन भएर जङ्गसनबाट निस्केर सुकुना गएर सुकुनाबाट तिनधारे तिनधारेबाट चाहिँ माथि पगलाझोडाहरू हुँदै हो खरसाङ हुँदै त्यहाँबाट अन्त बतासे लुप हुँदै घुम हुँदै चाहिँ पुग्छ घुममा पनि रोक्छ एकछिन फोटोहरू खिच्दै जाँदा भयो आरामले टोय ट्रेन त बिस्तारो जान्छ हो अन्त फोटोहरू खिच्दै मजाले जाँदा पनि भयो आठजना भन्नुभयो नि अन्त तपाईँहरू यता स्टे चाहिँ कहाँ गर्नुहुन्छ यता होटल बुक गर्नुभएको छ कि गर्नुभएको छैन होइन माथि दार्जिलिङमा ए ए अँ त्यही हो होइन हजुर हजुर हजुर हजुर तपाईँहरूको ट्रेन यता झन्डै साढे नौको भनेपछि साढे एक दुईतिर आइपुग्छ हो माथि हो अन्त दुई बजीतिर हामी हाम्रो गाडी पठाइदिन्छु म तपाईँलाई पिक गर्नुलाई दुईवटा गाडी पठाइदिन्छु म अन्त पछाडि यहाँ हाम्रो छेउमा यहाँ होटल छ राम्रो होटल छ एउटा अन्त त्यो होटलमा तपाईँहरू स्टे गर्दा हुन्छ नि त्यो गर्दा हुन्छ हो ट्रोय ट्रेन चाहिँ त्यही अब तपाईँको थ्री फिफ्टी गरेर छ अहिले चाहिँ रेट चाहिँ एकजनाको थ्री फिफ्टी गरेर हजुर म हजुर हजुर हजुर हुन्छ हुन्छ भइहाल्छ कि अब लोकल साइट सिन तपाईँको फाइभ फाइभ फाइभ पोइन्ट भिजिट टाइपको हुन्छ दिनमा त दिनमा पाँचवटा भिजिट गराइदिन्छु हामी तपाईँलाई दुई दिन बस्नुभयो भने दुई दिनमा अब दसवटा जग्गा हुन्छ गोल्डन टेम्पलहरू भयो यता माथिको जापनिज टेम्पलहरू भयो होइन त्यहाँबाट जूहरू भयो धेरै नै छ घुम्ने जग्गा त अब घुम्दा भइहाल्छ तपाईँको त्यो बुकिङको लागि चाहिँ अलिकति एडभान्स पेमेन्ट चाहिँ गर्नुपर्छ कि एडभान्स पेमेन्ट चाहिँ के अनलाइन गरिदिनु हुन्छ कि आएर क्यास दिनुहुन्छ कि के हजुर यही नम्बरमा छ नि जिपे फोनपेहरू छ कि यही नम्बरमा हजुरले यही नम्बरमै सर्च गरेर हाम्रो यो हिमालयन टुर्स एन्ड ट्राभल्सको नाम आइहाल्छ अन्त यही गर्दा हुन्छ नि ल मलाई स्क्रिनसट चाहिँ सेन्ड गरिदिनु होस् न वाट्सएपमा गरिसकेर हुन्छ हुन्छ खाली उयसको के अरे ट्रेनको चाहिँ गरिदिनु होस् कि होटलको चाहिँ नगरिदिनु होस् होटलको बादमा मिलाउँदा हुन्छ आएर रुमहरू हेर्नुहोस् मनपऱ्यो भने चाहिँ त्यति बेला बुक गर्दा भयो नि हुन्छ हुन्छ हुन्छ हुन्छ मलाई भन्नुहोस् न हुन्छ